एक वर्ष अघि मैले एउटा क्यामराको खरिददारी गरेको थिएँ फ्लिपकार्ट अनलाइन सपिङमाफर्तद्वारा र अहिले म त्यसको विषयमा केही भन्न गइरहेको छु त्यस क्यामराको जुन ब्याट्री ब्याकअप र जुन त्यसले त्यो तस्विरहरू खिच्ने गर्थ्यो त्यसको क्वालिटीहरू धेरै राम्रो छ र म त्यसको जुन त्यो त्यो पर्फमेन्स छ त्यहाँबाट धेरै खुसी पनि भएँ त्यसको पैसाको केही पनि नोक्सान भएको मलाई लागेको छैन त्यस क्यामराको माफर्तद्वारा मेलै धेरैवटा तस्विरहरू पनि खिच्न सकेको छु धैरैवटा ठाउँहरू जस् जस्तै बिहा भयो अरू केही पनि हामी घुम्न गएको ठाउँहरूमा जुन अब हामीले एउटा मेमोरी बनाउनु चाहन्छु त्यसको त्यसबेला यो धेरै काम प्र प्रयोगमा आएको छ यस क्यामराको मार्फतद्वारा खे द्वारा मैले धे धेरैवटा कार्यक्रमहरूमा पनि सहभागी जनाउन सकेको छु यस क्यामराले गर्दाखेरि मलाई केही नोक्सान भएको छैन जो चाहिँ मलाई ऐ अहिलेसम्म केही पछ्तावा पनि लाग्दैन फ्लिपकार्टलाई यस क्यामराको जुन त्यो डेलिभरी छ त्यसको लागि म धन्यवाद दिन चाहन्छु यस क्यामरामा केही नोक्सान हुने छैन र यस क्यामराको जुन ब्याट्री ब्याकअपहरू छ इमेज क्वालिटीहरू छ त्यो पनि धेरै राम्रो छ त्यहीकारण जसले पनि यस क्यामरा जसको नाम निकोन छ यस क्यामराको खरिददारी गर्नु चाहन्छ बेझिझक गर्नसक्छ यति भन्दै म यसको जुन पजिटिभ रिभ्यू छ एक्सपिरियन्स छ यसलाई म यहीँ समाप्त गर्न चाहन्छु